म खाना बनाउँदा चाहिँ भातको लागि मेरो राइस कुकर छ दालहरूको लागि राइस कुकर छ अनि मम बनाउने मोक्टुहरू छ रोटी पोल्ने दा के अरे ताईहरू छ चिया पकाउने एउटा सानो दिउरे राखेको छु मैले पानी चलाउने एउटा मगहरू छ एउटा भाँडामा पानी चलाए भरेर राख्छु त्यहीँबाट चलाउँछु